हेलो ए इलेक्ट्रिसियन भाइ होइन दोकान ए खै त हौ तिम्रोबाट आएको सामान त के खत्तम आएको छ त हौ त्यो मैले एङ्करको छानी राखेको त्यो सबै स्विच बोर्डदेखि लिएर वेयर सेयर त्यो एनपिल्ड बोर्डहरू टाकटुक उयो गरेको थिए होइन अन्त मैले छानेको त यहाँ सामानै छैन पुरा के रे लोडै नलिने तारहरू पो पठाइदिएछ त वेयरहरू सब त्यस्तो रहेछ हजुर हो त जस्तो मैले अब त्यो केटा अब भाइले भनेको थियो होइन म मेरै मान्छे ल्याएर गरिदिन्छु सामान मेरोबाट हुन्छ के रे इलेक्ट्रिसियन पनि मै पठाइदिन्छु भनेर मैले भाइसँग त्यस्तो विश्वास गरेर मैले तिम्रोमा सामानहरू गरेँ होइन तर अब अहिले सबै फिटिङ सिटिङ भएर हुसुसु धुवाँ धुवाँ निक्लेर के हौ त्यस्तो भइरहेको छ प्रोब्लम हो जुन मेन स्विच बोर्ड छ त्यसको त्यो उयो पनि राम्रो लाइदिएन रहेछ हो अन्त त्यो गरिदियौ भने चाहिँ अब राम्रो हो भाइ अब बिजिनेस भनेको एकदिनको होइन तिमीहरूको होइन लामो बिजिनेस गर्नुछ भने चाहिँ अब कस्टमरलाई खुसी पार्नु चाहिँ तिमीहरूको जिम्मा हो भाइ

ए हुन्छ हुन्छ अलिक राम्रो मान्छे पठाइदिनु नि ल हुन्छ हुन्छ